मेरो चाहिँ मन पर्ने मौसम चाहिँ के भन्छ जाडो हो विन्टर हो किनभने विन्टरमा चाहिँ हामी अब म चाहिँ दार्जिलिङमा बस्छु त्यही कारणले गर्दाखेरि विन्टरमा वेदर राम्रो हुन्छ अन्त चिसो हुन्छ हामी घुम्नु साथीभाइहरूसँग घुम्नु जानुहरू पनि पाउँछ त्यहाँ बेसी घम भएर हिन् हिँड्नु नसक्ने पनि हुँदैन अब त्यसै चिसो भएर हिँडेर गएर थाक्दैन पनि त्यति बेसी त्यही भएर डुल्नु घुम्नु पनि पाउँछ साथीभाइहरूसँग रमाइलो नि हुन्छ अन्त हामी चौरस्तामा गएर चियाहरू खान्छौँ तातो तातो कफी चियाहरू त्यही भएर घुम्नु डुल्नु पनि मजा आउँछ अन्त वे वेदरहरू पनि राम्रो शीतल हो त्यही भएर चाहिँ मलाई चाहिँ विन्टर मन पर्छ प्राय चाहिँ अरू भन्दाखेरि अन्त विन्टरमा पनि हामी अब तातो तातो लुगा लगाएर आफ्नो मनपसन्द लुगाहरू लगाउनु पनि पाउँछ भनौँ न अन्त फेरि मेरो चाहिँ फेभरेट बुट्स हो त्यही कारणले गर्दाखेरि म तातो अब एकदम वार्म भएर हिँडेकै मन पर्छ गरममा हप् हप् हुँदै हिँडेको भन्दाखेरि त्यही भएर मलाई चाहिँ घुम्नु डुल्नुले गर्दा नै जाडो महिना पनि प्रिफर गर्छु अन्त घरतिर पनि कामहरू गर्नु पनि सजिलो गरम पनि हुँदैन बेसी थाक्दैन पनि जाडो महिनामा चाहिँ त्यही कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ जाडो महिना चाहिँ अरू महिनाभन्दा बेसी मन पर्छ अन्त अब जाडो महिनामा फेरि खाना पनि त मजाले रुच्छ अरू महिनाभन्दा काम पनि बेसी हुन्छ काम गराइ पनि बेसी हुन्छ अन्त डुल्नु घुम्नु पनि बेसी हुन्छ त्यही कारणले खानुहरू पनि मजाले जान्छ खाना पनि अन्त डाइजेस्ट पनि भइहाल्छ अन्त त्यही कारणले गर्दा चाहिँ मलाई चाहिँ जाडो महिना मन पर्छ जाडो महिनामा मलाई पुरा फाप्छ पनि स्किनहरू पनि मजाले ग्लो हुन्छ अन्त के भन्छ मजाले हेल्दी नि हुन्छ बडी पनि मतलब लो लोसे हुँदैन गरमहरूमा जस्तो त्यही कारणले म चाहिँ जाडो महिना चाहिँ अरू महिनाभन्दा मलाई चाहिँ ज्यादा मन पर्छ